जलपाइगुडी जिल्लामा मुख्य उत्पादन हरू यहाँ जलपाइगुडी जिल्लामा चाहिँ अब यता खेती अरू आलुको खेती हुन्छ अनि चियापत्तीहरू फेमस छ यताको चाहिँ अनि हामी हाम्रो यता अनि गाईबस्तुहरू पाल्छौँ अनि के भन्छ गाईबस्तु कोपीहरू लगाउँछौँ सब्जीहरू लगाउँछौँ अनि यहाँनिर चाहिँ अब यहाँनिर चाहिँ बेसी आलु हुन्छ अनि कोपी सब्जी फुलकोपीहरू अनि यतातिरको चियापत्तीहरू पुरा बिक्री पनि हुन्छ अनि राम्रो पनि हुन्छ यतातिरको मान्छेले त्यही खेतीपातीहरूमै काम गर्नुहुन्छ अनि यतातिर त्यस्तो राम्रो बेसी राम्रो भनेको चाहिँ चियापत्ती हुन्छ अनि खेत अनि खेतीपातीहरू गर्नेहरू पनि गर्दा हुन्छ तर खेतीहरू खेतीहरू बेसी छैन चियापत्तीहरू हुन्छ यतातिर बगानहरू बेसी छ होइन अनि त्यही लागि चाहिँ अब यतातिर चाहिँ सब्जीहरूको चाहिँ बिजनेस चाहिँ पुरै हुन्छ अनि मान्छेलाई यति साह्रो किन्नुपर्दैन सब्जीहरू अनि त्यहाँबाट चाहिँ यति साह्रो सब्जीहरू किन्नुपर्दैन अनि अनि के भन्छ सब्जीहरू किन्नुपर्दैन अनि यही चियापत्तीहरूले चियापत्तीहरूको यतातिर चाहिँ बेसीभन्दा बेसी मात्रामा बिक्री हुन्छ अनि मान्छेहरूले बेसी अब चियापत्तीहरूकोतिरै बगानतिर काम गर्नुहुन्छ उतातिर चाहिँ यस्तै चल्छ अनि के भन्छ अब पानीहरूको पनि त्यस्तो दुःख छैन यतातिर चाहिँ जलपाइगुडीमा चाहिँ पानीहरूको पनि यति पानी पनि प्रसस्तै नै पाउँछ होइन अब टाइम टाइममै हुन्छ पानीहरू त तर प्रसस्ति नै हुन्छ मान्छेहरूलाई नपुगेको चाहिँ छैन तर नपुगेको चाहिँ छैन त्यति बेसी पनि आउँदैन तर पानीले पानी नपुगेको चाहिँ कहीँ पनि छैन होइन अनि